खेलकुद क्षेत्रले हाम्रा क्षेत्रका जनताका लागि मानसिक स्वास्थ्य र समग्र कल्याणको बारेमा चेतना जगाउन के कस्ता कार्यक्रमहरू सञ्चालन गर्दैछन् भनेदेखिलाई हाम्रो यस ठाउँमा सालीनै म्याराथन दौड अर्गनाइज गरिरहन्छ जसमा युवाहरूदेखिन् लिएर ठुल्ठुला बुढा पाकाहरूले पनि भाग लिने गर्दछन् त्यसैकारण उहाँहरूको मानसिक स्वास्थ्य साथै शारीरिक स्वास्थ्य पनि राम्रो हुनेछ अनि म्याराथन दौड मात्रै नभएर हाम्रा यस ठाउँमा फुटबल अर्गनाइज पनि गर्दछ जसमा पनि युवा वर्गहरूले देखि लिएर बुढा पाकाले पनि भाग लिने गर्दछ अनि साथै महिला जातिले पनि भाग लिने गर्दछ यसै कारण पनि उहाँहरूको मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्य राम्रो हुन्छ अनि दर्शकवृन्दले पनि धेरै मजा लिँदै रमाइलो गरिरहन्छ जसमा उहाँहरूको पनि शारीरिक स्वास्थ्य नभएर मानसिक स्वास्थ्य राम्रो हुन्छ अनि साथै भलिबल टुर्नामेन्ट पनि अर्गनाइज गरिरहन्छ धन्यवाद